मैले जीवनमा सिकेका महत्त्वपूर्ण पाठहरू समय अनि स्वस्थ हुन् किनभने समयमा हामीले सबै कामहरू गरेकै राम्रो समयमा हामीले नगर्दाखेरि कतिवटा कुराहरू बिग्रिन पनि जाँदोरहेछन् समयमा हामीले महत्त्वपूर्ण कामहरू गर्न सकेनौँ भने पछि त्यो समय फर्केर आउन आउँदैन यसै कारण त्यो कामलाई हामीले त्यहीँ छोडेर जानुपर्छ समय चाहिँ अब बगेको एउटा बगेको पानी जस्तै हो जसरी बगेको पानी फर्केर आउन सक्दैन त्यसरी समय पनि गएपछि फर्केर आउँदैन त्यसैले हामीले समयको ध्यान दिनुपर्छ अनि अर्को चाहिँ स्वास्थ्य स्वास्थ्य चाहिँ अब हाम्रो ठिक छ भने हामीले सबै कुरो गर्न सक्छौँ स्वास्थ्य छ भने हामीले कामहरू गर्न सक्छौँ आफ्नो परिवारहरूको पनि ख्याल राख्न सक्छौँ यसमा चाहिँ अब मलाई के प्रभाव पारेको छ भने पारेको छ भने चाँहि अब मैले समयलाई ध्यान नदेको कारणले कतिवटा कामहरू गर्न सकिनँ समयको मूल्य नबुझेको कारणले त्यसमा अझै मलाई यस्तै लाग्छ कि मैले त्यो समयमा काम गरेको भए राम्रो हुनेथ्यो भने पश्ताव चा पश्चात्ताप छ अनि यो पाठ चाहिँ म नानीहरूलाई पनि सिकाउन चाहन्छु कि समयलाई चाहिँ एकदम ध्यान दिनु पर्छ समय महत्त्वपूर्ण हो हाम्रो जीवनमा समयलाई महत्त्व दिनु पर्छ समय यसरी फर्केर आउनु सक्दैन भनेर नानीहरूलाई पनि सिकाउने गर्दछु अनि हाम्रो शरीरको पनि स्वास्थ्यको ध्यान राख्नु पर्छ भनेर पनि नानीहरूलाई सिकाउने गर्दछु आफ्नो शरीर स्वस्थ छ भने सबैकुरो गर्नु सक्छ शरीर स्वस्थ भए हामीले जे पनि आँट गरेर गर्न सक्छौँ यसै कारण आफ्नो शरीरको स्वस्थको पनि ध्यान दिनु पर्छ भनेर नानीहरूलाई सिकाउने गर्छु